हजुर हजुर हजुर हजुर

हजुर दिनु त सक्छु कि तर अब पहिला चाहिँ अब कुरा भने चाहिँ यस्तो छ हो नानीलाई अब त्यो गोलीहरू अब दी खेल्दाखेरि अब फेरि अब त्यस्तो चोटपटकहरू लागिहाल्यो भने र अब तपाईँहरूले त्यसरी अब लाँदाखेरि अब तपाईँहरूकोबाट चाहिँ अब के छ रिस्क त्यो पहिला तपाईँहरूले भन्नु पऱ्यो

हजुर ए हजुर

अब त्यस्तो अब तपाईँहरूले त्यस्तो रिस्कहरू लिनुहुन्छ भने त ठिकै छ

ए हजुर हजुर हजुर ए हुन्छ अब तपाईँ होइन रिक्स लिएर होइन अब त्यस्तो अब केही पनि त्यस्तो नराम्रोहरू अब होइन अब राम्रैको लागि हो भने त अब ठिकै छ रिक्स लिनु चाहिँ सक्नुपऱ्यो अब तपाईँहरूले अब किनभने अब खानापिना होइन अब त्यहाँ जाँदाखेरि टाइमटेबलहरू अब तलमाथि हुन्छ अब पढ्नु पऱ्यो होइन त्यो अब गेम्समा मात्रै अब अहिले ध्यान दिएर भएन पढ्नु पनि अब उयो गर्नु पऱ्यो त्यो पढाइको लागि पनि टाइम निकाल्नु पऱ्यो अब त्यो पढनुको टाइम अगाडि तपाईँहरूले अब ल्याइदिनु सक्नुपऱ्यो हजुर हजुर

हजुर अब त्यो गेम्सले गर्दाखेरि पढाइमा त कतै अब धक्काहरू हुँदैन होला हजुर हजुर हुन्छ अब तपाईँहरूले त्यस्तो रिक्वेस्ट गर्नु हुँदैछ भने अब ठिकै छ होइन अब पढाइमा चाहिँ अब त्यही हो धक्का नहोस् अब भने त अब ठिकै छ पढाइसँगसँगै अब गेम्स पनि जरुरी छ त्यसरी नै अब गेम्स सँगसँगै अब पढाइ पनि जरुरी हो तपाईँहरूले अब त्यो दुइटैको ध्यान दिनुभयो भने हजुर अब तपाईँहरूले त्यो ध्यान दिनुभयो भने त ठिकै छ लिनुसक्नु हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ